युएफओ भनेपछि चाहिँ के हो जान्दिनँ हो मलाई थाहा पनि छैन अनि त अष्ट ग्रह मन्छे अर्को जातको मान्छे मैले देखेको पनि छैन अनि त जे ए कोई मिल गया फिल्ममा चाहिँ देखेको थिएँ जादु भन्ने फिल्ममा हो त्यही देखेकी थिएँ एलियन आएको थियो त्यही अनि त छ भन्नु पनि त्यति विश्वास पनि हुँदैन र मान्छेहरू त खेजिराखेको छ होला पाउँछ होला अनि त